हामी एकताल झन्डीमा घाम उदाएको देख्छ भनेर हामीहरू घुम्नु भनेर साथीहरूसँग सल्लाह गरेर जाँदा चाहिँ बिहान छिटो गयौँ बिहान गएर चाहिँ राति राति जस्तै नै गएर गाडीमा गयौँ गएर त्यहाँनेर घाम उदाएको हेरेर त्यहाँदेखिको त्यतातिर घुमेर मजाले खाजा भुजाहरू लिएर गएको थियौँ सात आठ नौजना साथीहरू खाजाहरू बोकेर चियाहरू फ्लास्कमा बोकेर गएको थियौँ त्यहाँनेर घाम उदाएको हेरी हेरी घुमेर खाजाहरू खाएर घुम्दै घुम्दै त्यहाँदेखिको निम बस्तीको बाटो भएर आयौँ दोकानतिर खाजाहरू किनेर खायौँ त्यसरी नै आइपुग्यौँ हामीहरू